हेलो बहिनी त्यहाँ परको त्यो तिम्रो घरमा चाहिँ अलिकति तिम्रो त्यो गीत चाहिँ अलिकति कम्ती गर न यहाँ के साह्रो यहाँ हाम्रो नानीहरूको एक्जामाहरू चलिरहेको छ तिमी चाहिँ के भएको तिम्रो त्यो गीतहरू कम्ती गर न होइन मैले भन्नु चाहेको चाहिँ हाम्रो नानीहरूको चाहिँ एक्जाम चलिरहेको छ होइन तिम्रो गीत चाहिँ अलिकति कम्ति गर छिमेकीमा होइन एउटा सोसाइटीमा बसेर तिमी त्यसरी सोरसराबाहरू गर्नु पाउँदैनौ ल बहिनी अलिकति कम्ति बजाउ तिम्रो गीत

अरे बहिनी तिमीलाई त राम्रो मुखले पो भनेको त तिम्रो गीत मात्रै कम्ती गर भनेको ल तिमी त उल्टै तिम्रो ठुलो सोर पो गर्दैछौ त ल आइज् न त ल आइज् ल आइज् ल आइज् ल छिट्टो ल आँट छ भने आइज् न त ल आइज् तँ आएर कोर न म त कोर्दिन त तँ आएर गर तेरै गल्ति हो तेरै गल्ति छ तैँले त्यो गीतहरू बजाइरहेको छस् त्यो तँ तैँले त्यो आएर रिङ पनि तँ आफै कोर्लास् अन्त भयो त अन्त नानीहरूको एक्जाम चलिरहेको छ यदि ती तेरो नानीको त्याँ एक्जाम चलिरहेको छ भने मैले यहाँ सोरसाराबा गऱ्यो भने तँ मलाई उता झम्टिदैनस् लुआइज् न त ल तँ आइज् पहिला तँ आइज् तँ रिङ कोर्दै गर म आउँछु मेरो के काम छ तेरो चाहिँ काम छैन होला मेरो चाहिँ काम छ ल तँसँग आएर त्यो फाइट परिबस्ने काम मेरो त्यो उयो छैन फुर्सद छैन मेरो तँ ठुलो ठुलो कुरा नगरी रा तँ ठुलो ठुलो कुरा नगर्